ओइ साथी भन्दा पनि अस्ति मैले नि ह्यान्ड ब्याग किनेको थिएँ कि मजाको छ राम्रो लाग्यो मलाई चाहिँ मलाई खाँचो भइरहेको थियो हो किनेँ कि छ सात दिन भयो होला मैले बोकेको तर कम्फोर्टेबल लाग्यो हो राम्रो अहिलेसम्म केही बिग्रेको पनि छैन हो राम्रो लाग्यो त मलाई त उयो ब्याग अहिले मजाले उ यसको ह्यान्डी खालको छ बोक्दाखेरि पनि सजिलो हो सामानहरू हेर मजाले पस्दो रहेछ हो त्यो भित्र फेरि पकेट पनि छ पर्सहरू राख्ने अलगै पकेटहरू छ बाहिर एउटा पकेट छ फोनहरू राख्नु पनि सजिलो छ हो त्यसलाई फेरि साइडमा बोक्दा पनि हुन्छ फेरि मुनि हातमा झुन्ड्याएर बोक्नु पनि हुन्छ सजिलो लाग्यो मलाई चाहिँ एकदमै मनपऱ्यो